पश्चिम बङ्गालमा मानिसहरू फुर्सदको समयमा यसरी किसानहरू आफ्नो खेतीको निम्ति आफ्नो गाउँ गाउँ घरमा गएर गाउँ घरमा गोएर खेतीपात गरेर कतिवटा त्यो घरको आँगनहरूमा सब्जीहरू लगाउँछ कतिले कतिले यसरी त सब्जी उब्जा उब् उब्जा उब् उब्जनी गरेर चाहिँ त्यो घरमा खानुकुराको लागि त्यो सुविधा गर्छ त्यसको लागि घरमै आफ्नो काठपात छ भने घरमा त्यो राम्रो राम्रो प्रकारको घरेलु सामानहरू बनाउँछ त्यसमा जसमा कि घर भयो त्यो घरमा चाहिने टेबल नाना प्रकारको ग्यासहरू ग्यासहरू भयो ग्यास राख्नेहरू भयो घरको दैलो भयो घरको खिड्की भयो घरमा वरिपरि धेरै राम्रो प्रकारले डिजाइनहरू गरेर घरको वातावरणलाई नै एकदमै राम्रो प्रकारले त्यो मिठो मिठो राम्रो राम्रो फलहरू रोपेर जस्तै कि अनारस भयो अम्बक भयो सुन्ताला भयो अन्त कमानमा मान्छेहरूले चियापत्तीहरू त्यो फुर्सदको टाइममा गएर सबैले दाउरा खोजेर त्यो दाउरालाई त्यो दाउरा घरमा बाल्नका लागि चाहिँ अब घरमा ग्यासको जरुरत नहोस् भनेर चाहिँ अब ग्यास दाउराहरू खोजेर त्यो दाउराहरूलाई चाहिँ घरमै प्रयोग गर्छ अन्त त्यसको बादमा बाटोहरू ढुङ्गाहरू कुटेर फ्री टाइममा बसेर फुर्सद भएको टाइममा सबैजाना एक गाउँको वरिपरिको सबैजाना मान्छे बसेर गफ गर्छ मिठो मिठो खानेकुराहरू बनाएर सबैले मिठो मिठो एकसाथमा बसेर सबैले खानापिनाहरू बनाउँछ त्यसको बादमा सबैजाना फुर्सद भएको टाइममा सबै एउटा घरको अर्को घरमा अर्को घरको अर्को घरमा गएर एकजानाले एउटा घरमा आएर मिठो मिठो खानेकुरा बनाएर एउटा एउटासित ल्याउँछ तेसको अर्को बादमा अर्को घरको मान्छेले आएर घरमा आलुदम बनाएर ल्याउँछ सेलरोटी बनाएर ल्याउँछ फुर्सदको टाइममा त्यसरी नै घरमा नयाँ नयाँ नयाँ नयाँ खानेकुराहरू बनाएर घरमा टिभी हेर्दै आफ्नो फ्यामेलीहरूसित समय समय बिताउँदै अन्त नाना प्रकारको अब हसाउने कुराहरू यसो दु खको कुराहरू हेर्दै टिभीमा मनोरञ्जन गर्छ अन्त नाना प्रकारको मान्छेहरू जस्तै कि बगानतिर काम गर्नेहरूले चियापत्ती टिपेर चियापत्तीको लागि पनि उनीहरूले त्यो चियापत्तीहरू उनीहरूले उब्जाउँछ त्यो उब् त्यो उब्जा उब्जाउँदै त्यो सबै प्रकारको कामहरू गर्छ अन्त राम्रो राम्रो खानेकुराहरू पनि खान्छ त्यसमा त्योभन्दा राम्रो राम्रो उयो बाटोहरूतिर बसेर सबैजाना कामहरू गर्छ सबैजाना बसेर कामकुराको लागि कामहरूमा बिजी हुन्छ कोही आफ्नो फोन हेरिरएको हुन्छ कोही कम्प्युटर चलाइरहेको हुन्छ र कोई आफ्नो टिभी हेरिरएको हुन्छ त कोही वरिपरि बसेर सबैजाना बातहरू मारिरहेको हुन्छ एकको एउटाको घरमा चिया बनाउँदै अर्कोको घरमा चिया बनाउँदै एउटा आफ्नो आफन्तकोमा जान्छ आफ्नो परिवारहरूलाई भेट्नु जान्छ कोही आफ्नो साथीभाइलाई भेट्न जान्छ कतिजानालाई त्यसरी साथीभाइलाई भेट्न जान्छ अन्त अन्त मिठो मिठो खानेकुराहरू बनाएर फेरि पनि मानिसहरू पौडीहरू खेल्न जान्छ वरिपरि पौडीहरू खेल्न जान्छ घरको छेउछेउमा सानो सानो पोखरीहरू बनाएर त्यहाँनिर खेल्न जान्छ अम्बकहरू साँधेर खान्छ घरमा त्यो पाल्तु कुकुरहरू छ भने उनीहरूको लागि खानापिनाहरू बनाइदिएर सुँगुरको चारो खोज्नुको लागि तल तल गएर कामहरू गरेको हुन्छ अन्त आफ्नो जीवन उयो चलाउनुको लागि खेताला गएर घर संसार गरिरहेको हुन्छ त्यसमा पनि त्यसरी नै सबैजाना मिलेर बसेको हुन्छ गाउँ संसारमा चाहिँ त्यस्तो भयो भने चाहिँ समय बितेको पनि चाल पाउँदैन सबैले वरिपरि बसेर एक दुस्राको गफ गर्दै आज तैँले घरमा के बनाइस् तैँले के बनाइस् भन्दै सबैजाना घरको वरिपरि बसेर मिठो मिठो खानेकुराहरू पकाउँदै खान्छ त्यसरी नै फुर्सदमा सबैजाना कामहरू गरिरहेको हुन्छ नानीहरू खेलिरहेको हुन्छ उनीहरूको उनीहरूको आफ्नो परिस्थितिहरू कसैलाई एक अर्कालाई एक अर्कालाई सेयर गर्दै बसिरहेको हुन्छ कसैले आफ्नो कामको लागि धेरै मिहिनेत गरिरहेको हुन्छ त कोही घुमीरहेको हुन्छ खोलातिर गएर मजाले नाचगान गर्दै घरकै आँगनमा नाचगान गर्दै बसेको हुन्छ